हामीले सब्जीहरू डढ्यो भनेदेखि साह्रै डढ्यो भने खाँदैनौँ ठिकै भयो भनेदेखि त्यसलाई झोल के अरे त्यसलाई अब अलिक टमाटर समाटर हालेर त्यसलाई झोल बनाएर हामीले दब दबाइलो बनाएर खान्छौँ आलुहरू पकाउँदा डढ्यो भनेदेखि नराम्रो जति फ्याँकी दियो अलिक राम्रो राम्रो जतिलाई आलु चपहरू बनाएर प्याजहरू हालेर आलु चप बनाएर खान्छौँ अनि चामल पनि जहान अनुसार हेरेर हामीले भात पकाउँछौँ आफल ताफल गरेर पकाउँदुनँ ठिक्क पकाउँछौँ डढी गयो भने माम्री लगेर फ्याक्नु पर्छ राम् राम्रो खानु पर्छ अब त्यस्तै चलन छ अब तर खानामा निमित्त लगाएर पकाउनु पर्छ खाना बसाएर एकतिर गाउँतिर गएर डुल्यो भने चाहिँ उसको खाना खानु खान नहुने हुन्छ डढेर अनि आगो ठिक्क पारेर लगाउन पर्छ अघि त क्या उसको त अहिले त ग्यासको दबाई छ अघि त हामीले दाउरामा पकाएको खाएको अब त्यस्तै छ